किसानहरूको आत्महत्या रोक्ने केन्द्र हेल्पलाइनहरू त निकै खोलेको छन् गभर्मेन्टले तर मलाई चाहिँ त्यस्तो थाहा छै थाहा छैन र हाम्रो क्षेत्रमा कुनै यो समस्याहरू भन्ने केन्द्रहरू छैन त्यस्तो केही छैन हाम्रो केन्द्रमा र किसानहरूको परिवार परिवारलाई निकै साह्रो पर्छ किनभने जब त्यो कमाउने मान्छे खस्छ र अरू काम नगरेको मान्छेले काम गर्नुपर्दा उनीहरूलाई निकै गाह्रो पर्छ र कुनै बेला तिनीहरूले पनि गर्नु सक्दैनन् र त्यो काम त्यहीँनिर छोडिदिन्छन् हो अनि उनीहरूकोमा केही कमाउने विकल्प हुँदैन अरू